यो हाम्रो नेपाली समुदायमा चाहिँ यो घरको द्वार या सङ्घारमा चाहिँ यो गोबरमा पानी फिटेर है छर्किने एउटा त्यो एउटा ऐतिहासिक या पौराणिक त्यो विधिहरू छ मलाई लाग्छ यसको कारण चाहिँ त्यो एउटा किनभने हाम्रो हिन्दू शास्त्रमा चाहिँ गौमातालाई गाईलाई चाहिँ एकदम पवित्र मानिन्छ र गाईको पिसाब होस् या जसलाई गहुँत भनिन्छ या फिर गोबर होस् दुईवटालाई चाहिँ एकदम एकदम शुद्ध मानिन्छ है अनि यो गोबरलाई चाहिँ पानीमा फिटेर सङ्घारमा घरको सङ्घार वा द्वारतिर चाहिँ छर्किँदाखेरि चाहिँ साह्रै अशुद्धिहरूलाई चाहिँ शुद्धि बनाउने लाइक शुद्धीकरणको विधि जस्तै लाग्छ मलाई लाग्छ होइन यो मानिँदै गरेको आएको कुरा हो र यसको साइन्टिफिक प्रपोज चाहिँ हुनसक्छ अब गोबरमा राम्रो गुड ब्याकटेरियाज हुन्छ है गाईको त्यो गडस्मा त्यो राम्रो ब्याकटेरियासहरू हुन्छ गुड ब्याकटेरियासहरू हुन्छ र त्योसँग मिलेर चाहिँ छर्किँदाखेरि चाहिँ जस्तै भाइरल ल्यान्ड भाइरसहरू या फिर न बारबेकटेरियासहरू भनौँ न अँ त्यस्तोहरू को चाहिँ अब त्यो हुन्छ नि त्यो एउटा माइक्रोबियल फाइबस् चाहिँ आफै गर्नुसक्छ भनेर पनि हो अनि र जहाँतक चाहिँ मलाई लाग्छ साइन्टिफिक भन्दाखेरि चाहिँ एकदम रिलिजियस फ्याक्टरहरूलाई नै हामीलाई हाम्रो दिमागलाई एकदम रुल गरिरहेको हुन्छ र त्यसको कारणले चाहिँ हाम्रो त्यो विधि चल्दै गरेको विधि अहिलेसम्म फलो गरिन्छ तर आहिले अर्बनाइजेसन है जस्तै हाम्रो एकदम मोडनाइजेसनले गर्दाखेरि चाहिँ हाम्रो गाईहरू त्यति पालेको देख्दिनँ म र अब जस्तै गाई छैन अन्त घरहरू पनि त्यस्तो लिप्ने माटोले लिप्ने घरहरू पाइँदैन हामी बेला मौकामा मात्रै त्यस्तो पूजा शुद्धीकरणहरू हुँदाखेरि त्यति बेला गाईको गोबर या फिर गाईको मुत मूत्र पिसाब लिएर चाहिँ गहुँत लिएर चाहिँ छर्किने त्यो बेला मौकामा पूजाहरूमा मात्रै गरे गर्छ त्यो पहिलेको जस्तै पहिलेको बेला जस्तै डेली गर्ने अब त्यस्तो चलनहरू चाहिँ अहिले अलिक कम देख्नमा आउँ देखापर्दैछ